मैले तपाईँहरूको होटलबाट दुधको अर्डर दिएको थिएँ नि दुई लिटर र मलाई यही दुधको बारेमा बोल्नु लागि यहाँ आउनुपऱ्यो मलाई दुई लिटर दुध भोलि बिहान चाहिएको मेरो नानीको लागि हामी भोलि कालिम्पोङबाट जाँदैछौँ सिलगढी र बाटोमा म नानीलाई केही पनि दिदिनँ यस्तो प्याकेटको कुराहरू त्यही कारणले म नानीलाई दुधै दिन्छु र यो दुधमा मलाई जतिसक्दो यो प्याकिङ गर्दा चाहिँ अलिक राम्रोसँगले गरिदिनुभयो भने राम्रो हुन्छ र जतिसक्दो यो फ्लास्कमा तातो बसोस् भनेर भन्नु खोजेको थिएँ मैले जतिसक्दो तातो बसोस् र अरू केही नानीहरूलाई यस्तो दिने केही पाउँछ होटलमा अब यो तातो बाटोमा हिँड्दाखेरि ट्राभल गर्दाखेरि प्याकेटको कुरा छोडेर प्याकेटको कुरा नानीहरूलाई दिदिनँ त्यही कारणले यो दुध चाहिँ मलाई अलिक तातो नै गरेर डेलिभर गरिदिनुहोस् न भोलि